चित्रकारी मैले कहाँ कसरी हबी बनाएँ भन्दाखेरि चाहिँ जब चाहिँ जब चाहिँ कुनै कुरामा मलाई मन दुख्छ या कुनै कुरामा म अनसेटिस्फाइड छु या फिर मैले टे क्लास टेस्ट राम्रो गरिनँ मलाई अरूले जित्यो भन्दाखेरि चाहिँ मेरोभित्र चाहिँ एउटा इमोसनल फिलिङ्स हुन्छ नि हौ त्यो चाहिँ म एउटा चित्रकारी ड्रइङबाट चाहिँ म बाहिर ल्याउने गर्छु कि त्यसै कारणले चाहिँ मैले त्यसलाई हबी बनाएँ हो चित्रकारी भनेको एक प्रकारको नसा जस्तै हो जस अब जस्तै तपाईँको मनमा के हुन्छ अब त्यो तपाईँले अरू कसैलाई भन्नु सकेको हुँदैन तर तपाईँले चित्रकारीमार्फत पनि त्यसलाई दर्साउनु सक्नुहुन्छ त्यसै कारणले चाहिँ मैले चाहिँ मलाई चाहिँ चित्रकारी मनपर्छ र मैले चाहिँ सानो हुँदादेखि नै बनाउँथे तर सानो हुँदादेखि नै मलाई त्यस्तो मैले यो भनेर चाहिँ सोचेको थिइनँ कि म चाहिँ मेरोभित्रको फिलिङ्स जुन चाहिँ चाहिँ राम्रो पनि छ नराम्रो पनि छ त्यसलाई चाहिँ दर्शाउन सक्छु भनेर चाहिँ मैले सानोमा चाहिँ गरेको थिइनँ र अहिले पछि पछि जाँदा ठुलो ठुलो जब म अलिक ठुलो भएँ तब चाहिँ मैले जान् जानेँ कि अब मेरैभित्र सबै इमोसन डिप्रेसन सबै राखिबसेँ भने चाहिँ म आफै नै म आफै नै उयो हुन्छु बिमारी हुन्छु र म मेरो चाहिँ मेरो त्यस्तो मेरो त्योभित्रको जुन चाहिँ चल्दैछ फिलिङ्स छ जस्तै त्यो इमोसन्सहरू छ जुन चाहिँ जुन चाहिँ कुरामा मलाई चित्त बुझेको छैन त्यो चाहिँ म एउटा चित्रकारी पेन्टिङ गरेर चाहिँ दर्शाउने गर्छु